मलाई शिक्षक पेसा मनपर्छ अनि मलाई मात्रै नभएर मेरा बाबाले पनि यही पेसा अँगाल्नुभएको थियो अनि मेरा बडा आदरणीय बडाले अन्यै क्षेत्रमा अन्यै क्षेत्रमा काम गरे तापनि उहाँले चाहिँ उहाँको इच्छा चाहिँ पढाउने नै थियो अनि मलाई पनि पढाउने नै मन थियो अनि म पढाउँदैछु अनि मेरो छोराछोरी पनि शिक्षकै होस् भन्ने म चाहन्छु किनकि शिक्षकले चाहिँ एउटा समाजको निर्माणमा ठुलो भूमिका खेलेको हुन्छ अनि अब कसरी किन भन्दाखेरि चाहिँ नानी भनेको चाहिँ भोलि गएर समाज विद्यार्थी भनेको चाहिँ भोलि गएर समाज तथा राष्ट्रको चाहिँ एउटा नागरिकको अथवा राष्ट्रको निर्माता हो अनि त्यो राष्ट्रको निर्माताहरू बनाउने काम अथवा त्यसको चाहिँ ठुलो एउटा महत्त्वपूर्ण कुरा हो र एउटा ठुलो सेवा हो भन्ने म ठान्छु यसैले गर्दाखेरि चाहिँ म चाहिँ मेरो नानीहरू पनि यही पेसामा लागेको लागोस् भन्ने म चाहन्छु